हजुर है मलाई सङ्गीत सुन्नु एकदमै मनपर्छ अनि मलाई चाहिँ नेपाली सङ्गीतदेखि लिएर हिन्दी गीत यी सबै गीतहरू सुन्नु मनपर्छ मलाई विशेष गीतहरू मनपर्ने भनेको सुफी सङ्गहरू है जो चाहिँ एकदमै जसमा चाहिँ एकदमै इमोसनलहरू हुन्छ होइन यस्तो गानाहरू म विशेष सुन्नेहरू गर्छु अनि मलाई अब मनपर्ने गायकहरू भन्नुपर्दा चाहिँ अझै हिन्दी बलिउडको भन्दा चाहिँ मलाई अरिजित सिँहहरू मनपर्छ अरिजित सिँह के के उयोहरू अनि राहत फतेह अली खान जसले चाहिँ है अब सुफी गाानाहरू गाउँछ है तिनीहरू मलाई एकदमै मनपर्छ मनपर्छ अनि अब स्थानीय अब हो स्थानीय क्षेत्रमा हाम्रो गाउँ त्यसोहरूमा है अब यो नानीहरूले केटाकेटीहरूले एकदमै एकदमै साङ्गीतिक क्षेत्रमा एकदमै धेरै अब उनीहरूले कोसिसहरू गरिरहेको छ उनीहरूले सानसानो कार्यक्रमहरू गर्नुदेखि लिएर उनीहरूले एकदमै है उनीहरू चाहिँ है कोही गिटारिस्ट कोही ड्रमर कोही गीत हुने उनीहरूको यो सङ्गीत क्षेत्रमा एकदमै रुचिहरू देख्नसक्छ देखिन्छ उनीहरूले साङ्गीतिक क्षेत्रलाई अब गाउँघरमा सानो सानो कार्यक्रमहरूदेखि लिएर छेउ छेउ गाउँ है अब आफ्नो नजिक आफ्नो नजिकै गाउँहरूमा गएर सांस्कृतिक कार्यक्रमहरू गरेको पनि हामीले देख्नसक्छौँ उनीहरूले अब सांस सांस्कृतिक क्षेत्रलाई पनि अघि बढाएको हामी देख्नसक्छौँ